अनि त यसपालि पिकनिक खेल्नु कहाँ जाने काहाँ जाने गजलडुबा जाने कि ऊ यो जलढका जाने कि जलपाइगुडी जाने कि अब कोनि त कति कति हुन्छ अब कतिजना हुन्छ अब कुन गाडी लाने कुन चाहिँ गाडी रिजर्भ लाने पर्छ नि खाने कुरो के के लाने सागसब्जीहरू के के लाने हो अनि मासु मांसहरू के लाने मदिराभाङहरू के लाने हो मदिराभाङ ए अँ लानुपर्छ माथ्लोहरूकोलाई पनि भनूँ हैन बिस पच्चिसजना जानुपर्छ होला हौ अँ हजार हजार गरेर उठाउनुपर्छ अब भ्याउनुपर्छ नि ती गजलडुबा त होला नि जलपाइगुडी जाने कि गजलडुबा जाने कि जलढका जाने कि गजलडुबा जाने जानु ल ल ल कति तारिक जानु पन्ध्र तारिक यति सर्टमा बिस तारिकतिर जाँदा हुँदैन

अनि त पैसा उठाउनुपर्यो गाडी भन्नुपर्यो ऊ यो सेन्तेरेमहरूको बन्दबस्त गर्नुपर्यो त्यो सहदेवको इत्रो अल्टोमा आँट्छ पच्चिस बिस पच्चिसजाना ठुलो ऊ यो लानु लाँदा हुँदैन टिपर अनि त के त अनि त टिपरै सस्तो पर्छ होला नि त हौ भयो ल ल राखेँ फोन ल ल अब भेटिहाल्छ पिकनिकमै भेटिहाल्छ नि